हाम्रो बगैँचामा फुलहरू फलहरू धेरै किसिमको छ रोपेको अनि आँपहरू लिचीहरू अगाडि त द मेवाहरू धेरै प्रकारको रोप्थ्यौँ तर अहिले चाहिँ त्यत्ति साह्रो छैन कम्ती नै छ र पनि हामी कतिजना आँपहरू लिचीहरू कतिजनालाई दिने पनि गर्छौँ माग्नेहरूलाई इष्टमित्रहरूलाई दिने पनि गर्छौँ अनि हामी धेरै भयो भने बेच्ने पनि गर्छौँ अनि यो अम्बकहरू यो मेवाहरू चाहिँ हामी प्रसादहरू बनाउनेमा जुन पूजाआजामा हामी चढाउन दिन्छौँ यस्तोहरू धेरै नै हामी गरेर रोपेर फुलहरू पनि धेरै किसिमको रोप्छौँ र यो फुलहरू पनि कतिजना माग्न आउँछ कतिजनालाई दिन्छौँ त्यसै कतिजनालाई बिक्री पनि गर्छौँ अनि धेरै बेहुला बेहुलीहरूलाई धेरैजनाहरूलाई विवाह गर्नेहरूले गाडी सजाउनुको ला निम्ति अनि बेहुला बेहुलीको मन्डप सजाउनुको निम्ति उनीहरूले माग्न आउनुहुन्छ र हामी उनीहरूलाई पनि बेच्ने गर्छौँ गुवाहरू पनि छ घरमा धेरै किसिमको फुलफलहरू धेरै किसिमको छ फलहरू तर यो गुवाहरू पनि हामी बिक्री गर्ने गर्छौँ कसैले सुपारी बनाएर खाने गर्छ कसैले चाहिँ बिक्री गर्ने गर्छ कसैले पान सुपारी खाने गर्ने हुने गर्छ र हामी धेरै किसिमको यसको थरीथरीको खानेकुरोहरू पनि पानहरू सुपारीहरू त्यो कसैले त्यसै सुपारी खान्छ कसैले पानसँग पनि खान्छ खाने गर्छ र यो गुवाहरू बिक्री पनि गर्छौँ